हजुर भन्नु होस् के भयो ए अन्त हस्पिटल लानु भएन हजुर ए हवस् अन्त हस्पिटलहरू चाहिँ लानु होस् है यसो दबाई पानीहरू हो अहिले फेरि केयरलेस गर्नु हुँदैन आँखाको त मेन हो झन् अन्त एक दुई दिन रेस्ट पनि गराउनु होस् न अन्त हस्पिटल लगेर ए ए हुन्छ अलिक केयर गर्नु होस् है ल अब लिभ हुन्छ लिभ लेख्नु पर्छ ल एप्लिकेसन लेखेर बुझाउनु पर्छ ल हुन्छ त्यो चाहिँ एप्लिकेसन लेखेर बुझावोस् न हुन्छ हुन्छ